हेलो दाजु तपाईँको स्टोरबाट अघि मैले बुक लगेको थिएँ हिस्ट्री बुक अँ बुक त साह्रै नै राम्रै लाग्यो तर बि बिचमा प्रिन्टहरू अलिकति धमिलो रहेछ पढ्नुमा अलिक अप्ठ्यारो पर्ने भयो र यस्तै बुक छ भने मलाई भन्नुहोस् न ल